हाम्रो घरनजिकै शिव मन्दिर छ त्यहाँ शिव मन्दिरमा त्यो खोलाको नजिक पनि छ अनि त्यहाँ शिव मन्दिरमा अनि त्यो नभए पनि सोमबार सोमबार जाने गर्छु अनि त्यो शिव मन्दिरमा चाहिँ आरती शिवजीलाई अभिषेक हुन्छ आरती हुन्छ जल चढाइन्छ बेलपत्रहरू चढाइन्छ मन्दिर सफा गरिन्छ यी समस्त कुराहरू मलाई मनपर्छ अनि शिवजीको आराधना हुन्छ शिवजी सँगसँगै पार्वती पनि विराजमान हुन्छिन् उनको पनि आराधना हुन्छ यी सबै धार्मिक कार्यक्रमहरू मलाई मनपर्छ त्यसै कारण म सोमबार सोमबार शिव मन्दिरमा जानेगर्छु र व्रत पनि लिनेगर्छु